हजुर हजुर भन्नुहोस्

हजुर भन्नुहोस् हजुर हजुर हजुर छ त केयर टेकर सानो नानीहरूको लागि हजुर हजुर कति वर्षको नानी हजुर तपाईँको नानीहरू स्कुल जान्छ हजुर तपाईँको नानीहरू स्कुल जान्छ कुनै स्कुल अटेन्ड गर्छ ओके हुन्छ तपाईँलाई कि इन हउस घरमै बस्ने चाहिएको कि तपाईँलाई त्यो पार्ट टाइमर चाहिएको बिहान आयो काम गऱ्यो बेलुका गयो खालको फुल टाइमरै हो अँ त्यही त तपाईँको फुल टाइमरमा पनि तपाईँलाई अप्सन हुन्छ कि कोही चाहिँ तपाईँको बिहान आएर बेलुकासम्म ब काम गरेर जान्छ उसको नाइट सिफ्ट हुँदैन अर्को चाहिँ तपाईँको इन हाउस भन्छ हामी इन हाउस भनेपछि चाहिँ उ चाहिँ तपाईँको आएर घरमै बस्छ मतलब तपाईँलाई इन हउ हजुर मतलब तपाईँलाई इन हाउस नै चाहिएको है इन हाउस हजुर तपाईँलाई मतलब अरू केही रिक्वारमेन्ट छ जस्तो कुकिङ आवोस् उसलाई पर्टिकुलर ल्याङ्ग्वेज आवोस् कि नआवोस्

तपाईँले हेर्नु भएको एज ग्रुप चाहिँ कति वर्षको हेर्नु भएको मेल फिमेल मेल फिमेल कति वर्षको एज ग्रुप हेर्नु भएको फिमेल हजुर एज ग्रुप डिफाइन गर्नु सक्नुभयो भने चाहिँ अझै म मेरो सोर्स न्यारो गर्न सक्छु अनि तपाईँलाई अझै अप्सनहरू दिनु सक्छु होइन मतलब जो नैनी हायर गर्नुहुन्छ नैनीको लागि चाहिँ एज ग्रुप स्पेसिफाई गर्नुहोस् न जस्तो एटिन टू ट्वेन्टी टू इयर्सको पनि हुन्छ तपाईँको ट्वेन्टी फाइभ टू थर्टी हाम्रो म्याक्सिमम् फोर्टी इयरसम्म पनि नैनीको काम गर्ने छ एटिन एबोभ एज एन तपाईँलाई म ट्वेन्टी टू ट्वेन्टी फाइभहरूको एजको ट्वेन्टी फाइभ थर्टीहरूको ट्वेन्टी फाइभ थर्टीहरू हुन्छ तपाईँको पाउनु त सक्छ हाम्रोमा छ तर तपाईँको प्याकेजमा हुन्छ हो अनि तपाईँको प्याकेजअनुसार चाहिँ तपाईँले अब तपाईँको एउटा ट्रायल प्याकेज हुन्छ जो चाहिँ तिन महिनाको हुन्छ तपाईँलाई फोर्टी फाइभ पर्छ तिन महिना ट्रायल प्याकेजको हो त्यो तिन महिना ट्रायल प्याकेच चाहिँ तपाईँको हामीले बादमा तपाईँले अब इनकेस तपाईँलाई मन परेन भने पनि तपाईँले हामी बादमा जति दिन उसले काम गऱ्यो त्यति दिनको हामी तपाईँकोबाट डिक्डक्ट गरेर तपाईँलाई हामी मन म मनी रिटर्न पनि गर्छ त्यो तिन महिनाको ट्रायल प्याकेज हुन्छ जो चाहिँ तपाईँले फोर्टी फाइभको अघाडि हामीलाई एज अ एडभान्स पेमेन्ट दिनुहुन्छ हो त्यहाँदेखि उता आफ्टर द्याट चाहिँ आफ्टर द्याट चाहिँ तपाईँले एउटा कन्ट्राक्ट मिनिमम् अफ तपाईँले एटलिस्ट इलेभेन मन्थको एउटा कन्ट्राक्ट बनाउनु पर्छ इलेभेन मन्थको कन्ट्राक्टमा चाहिँ अन्त तपाईँलाई अराउन्ड टू अराउन्ड सेभेन्टीहरू पर्छ इलेभेन मन्थको कन्ट्राक्ट फाइनलाइज गरेर त्यहाँदेखि उता चाहिँ फुल टाइम हुन्छ हजुर ट्रायल प्याकेज हजुर प्याकेज तपाईँको जो हायर गर्दा पनि तपाईँको इन्क्लुडिङ टू स्टार्टिङबाट हामी ट्रायल प्याकेजबाटै गर्छ थ्री मन्थस् ट्रायल प्याकेज हुन्छ तर क्यान्सलेसन पिरियड चाहिँ तपाईँको एक महिना बाद मात्रै हुन्छ त्यो मेडले एक महिना काम गरिसकेर मात्रै तपाईँको त्यो मेडलाई राख्नु नराख्नु तपाईँको डिसिजन हुन्छ एक महिना चाहिँ त्यो मेड काम गर्नै पर्छ ट्रायल प्याकेजमा पनि तपाईँको यो सिस्टम चाहिँ क्लियर छ हजुर हुन्छ त्यसो भए हाम्रो अफिस यहाँ थाना डाँडा प पल्लोपट्टि छ तपाईँको आइडीहरू लिएर आउनुहोस् पहिला हामी तपाईँको भेरिफिकेसन स्टार्ट गर्छौँ त्यहाँदेखि उता हामी तपाईँलाई हाम्रो फिमेलमा तपाईँको एज ग्रुपमा भन्नाले कतिजना छ तपाईँलाई आदिवासीहरूसँग त प्रोब्लम छैन होला हुन्छ त्यसो भए हामी तपाईँलाई एउटा स्पेसिफाइड आएर अफिसमै आएर म तपाईँलाई एउटा स्पेसिफाइड क्याटलग देखाउँछु तपाईँलाई को मनपर्छ तपाईँ छान्नुहोस् त्यहाँदेखि यता हामी फर्दर डिस्कसन त्यहाँबाट कन्टिन्यू गरौँ न है हुन्छ दिदी थ्याङ्क यू हुन्छ